अब हाम्रो गाउँमा पहिला गोरु जोत्थ्यो अहिले त्यसमा अब गोरु नभएको कारण अब ट्र्याक्टर आएको छ फोनहरू अब पहिला ल्यान्ड लाइन थियो अहिले मोबाइल सबैको घरघरमा छ आफ्नो आफ्नो हातमा थियो पहिला ब्ल्याक एन्ड वाइट टिभी थियो अहिले कलर टिभी आएर एलसिडी एलइडी भिसिडी छ पिक्चरहरू पहिला हप्तामा एकखेप हेर्नु पाउँथ्यो भने अहिले डेल्ली ज जत्तिबेला पनि हेर्नु सकिन्छ आफ्नै मोबाइलमा न्युजहरू पनि जतिबेला पनि सुन्नु सकिन्छ